भाइ मैले एक घन्टा अघि चाहिँ याहाँबाट खाना अर्डर गरेको थिएँ भर्खर खाना रिसिभ गरेँ तर खाना खानु भनेको त खाना त एकदमै नमिठो गन्धको छ गन्ध हेर्दा यो त ताजा छैन जस्तो लाग्यो तपाईँले त मलाई बासी खाना पो डेलिभर गरिदिनु भयो क्या हो यस्तो त कसरी हुन्छ कस्टमरलाई यसरी बासी खाना त डेलिभर गर्नु भएन नि यो खाना त म तुरुन्तै वापस गरिदिन्छु मै मलाई झट्ट अर्को खाना डेलिभर गरिदिनु नत्र मो कम्प्लेन गर्न बाध्य हुन्छु